हेलो यो भाइ यो सागर रेस्टुरेन्ट हो अन्त म नि अघि तपाईँलाई मैले खाना अर्डर गरेको थिएँ लन्चको लागि अघि नै पनि गरेको थिएँ अहिले फेरि गरेको फोन हो मैले तपाईँलाई लन्चमा चाहिँ हाम्रो सबैजना मिलेर लन्च गर्ने अनि त्यसमा चाहिँ मैले तपाईँलाई चिकन बिरयानी अन्त मोमो तिन प्लेट चिकन चाउमिन अनि त्यहाँबाट कोल्ड ड्रिङ्क्सहरू मगाएको थिएँ अन्त तपाईँको कति बेरसम्म चाहिँ यहाँ आइपुग्छ होला कति टाइम लाग्छ समय कति लाग्छ अन्त अघि नै उ डेलिभरी हुने हो तर अहिलेसम्म भएको छैन हाम्रो खाना खाने बेला भइसकिसक्यो अहिले तपाईँको अन्दाजमा अब हाम् मेरो एड्रेस चाहिँ इस्टमेन रोड छिना डाडा नियर कमल ज्योति स्कुल हो तपाईँलाई चाहिँ आइपुग्नु कति बेर लाग्छ होला तपाईँको अब अनुमानमा चाहिँ अघि नै आइपुग्ने बेला भयो त भन्दै हुनुहुन्थ्यो मलाई भनिदिनुहोस् न